मैले चाहिँ नेप गीतहरू गाएको छु है नेपाली गीतहरू गाएको छु हिन्दी गीतहरू तर हिन्दी गीत गाउँदाखेरि चाहिँ मलाई अलिकति उच्चारणमा मेरो अलिकति गल्ती हुन जान्छ है तर त्यसलाई चाहिँ म धेरै नै अझै नै सुधारेर लानेछु लान्छु सम्हाल्छु अनि मैले नेपाली गीतहरू चाहिँ प्रायः नै मैले गाउने गर्छु तर हिन्दी गीतमा चाहिँ मलाई अलिकति साह्रो पर्छ मैले एउटा बङ्गाली गीत पनि गाएको छु बङ्गाली गीत चाहिँ मलाई एक दिनमै मैले सिकिसकेँ अनि त्यो मैले लेखेर मेरो आफ्नो भाषामा गाएँ है त्यसलाई अनि आफ्नो भाषामा लेखेर मैले गाएँ नेपा बङ्गाली गीतलाई चाहिँ आफ्नो भाषामा लेखेर चाहिँ मैले गाएको छु मलाई एकदमै मनपरेको जुन गीत चाहिँ त्यो हो अनि अर्को चाहिँ मैले के पो हिन्दी गीतहरूमा चाहिँ अलिकति मलाई साह्रो लागेको चाहिँ उच्चारण हो मलाई तर मलाई एकदमै गीतहरू गाउनु चाहिँ मलाई मनलाग्छ म सानैदेखिको नै गीतहरू गाएर आएको हो त्यसैले गर्दाखेरि मेरो रुचि नै गीतहरू गाउनुमा छ यताउता कतै घुम्न गयो भने पनि हामी आफ्नै गीत बाजाहरू बोकेर जाने गर्छौँ अनि तर गाउनुपर्दा चाहिँ उच्चारणहरू चाहिँ धेरै नै याद गर्नुपर्ने रहेछ जस्तो हामीलाई हामी नेपाली गीतहरू गाइरहनेहरूलाई हिन्दी गीतहरू गाउँदा चाहिँ धेरै नै असुविस्ता हु हुनजाँदो रहेछ जस्तै उच्चारणहरू गर्नुमा असुविस्ता हुँदोरहेछ आफ्नै मातृभाषा कै उच्चारण आइहाल्दो रहेछ त्यसले गर्दा चाहिँ धेरै नै होसियारी भएर गर्नुपर्ने रहेछ तर मलाई चाहिँ गाउ धेरै नै रुचि लागेको क्षेत्र चाहिँ मेरो सङ्गीत हो भनिन्छ सङ्गीत नै विश्वको प्राण हो भनेर पनि भनिन्छ त्यसले गर्दा म निरन्तर आफ्नो गीतहरूलाई निरन्तरता दिइरहने छु अनि मेन भा भाषा र भाषा चाहिँ हामीले भाषा र स शैली चाहिँ धेरै नै सिक्नु चाहिँ जरुरी नै छ